दाजु ए तपाईँ लक्ष्मी स्टोरको उयो दाजु बोल्नु भएको है उयो बुक स्टोरको ए सुन्नुहोस् न हौ मलाई त एउटा हिस्ट्री बुक चाहिएको थियो त्यो एन्सेन्ट हिस्ट्री बुक कि तपाईँकोमा एक दुई स्टक छ भने भन्नुहोस् न हौ

हजुर हजुर एक दुइवटा चाहिएको थियो म पनि मेरो यो गाउँमा एक दुइवटा लगाएको छु त सानो मेरो पनि बुक स्टोर छ त्यसैले गर्दाखेरि चाहिँ दसवटा जति चाहिएको थियो बेसी त होइन दसवटा जति मेरोमा पनि स्टुडेन्टसहरू आएर सोधेको सोधेकै छ त अन्त र ए ए अन्त सुन्नुहोस् न दाजु यो कहिले आउँछ होला तपाईँलाई केही जानकारी छ छ भने भन्दे हजुर ए हजुर हजुर ए हजुर ए अन्त सु ए सुन्नुहोस् न अन्त तपाईँहरूकोबाट त उयो होम डेलिभेरी पनि हुँदैन होला है डाइरेक्ट घरमा कि ल्याउनै आउनु पर्छ ए हुन्छ है त्यही त मलाई अलिक बेसी नै चाहिएको थियो कि अरू बुकहरू पनि चाहिएको थियो छ भने चाहिँ डाइरेक्ट नै तपाईँलाई कल गरेर कसैलाई पठाइमागौँ भनेको नि नत्र भने हामी त्यसको त गाडी भाडा पनि दिइहाल्छ हो अन्त त्यो जति पनि बुकहरू छ त्यो बुकहरूको चाहिँ त्यो सम गरेर कति हुन्छ अन्त त्यो चाहिँ पठाइमागौँ भनेर नि तपाईँलाई भने पछि एक दुइ महिना पर्खिने बेला भयो अलिक छिटो हुँदैन दाजु ए त्यही त त्यही त होइन यो नानीहरूको पनि इक्जाम आउनु आँट्यो कि सक्दो छिटो गरिदिनुहोस् न ल अन्त अन्त ए ए हुन्छ हुन्छ हुन्छ हुन्छ अन्त दाजु सुन्नुहोस् न ए अरू बुकहरू छ त्यो ज्योग्राफी पनि इन्डियन ज्योग्राफीहरूको एक दुइवटा मलाई त्यो पनि चाहिरहेको थियो ए हुन्छ ए हुन्छ हुन्छ ए हुन्छ हुन्छ दाजु म तपाईँलाई कल गर्दै गर्छु नि ल बादमा म कल गर्छु कि त्यस्तै स्टुडेन्ट्सहरूलाई चाहियो भने चाहिँ म पटनामा आउँछु नत्रभने होस् त्यो ज्योग्राफी त्यस्तो छैन कि हिस्ट्रीको बुक चाहिँ मलाई चाइहालेको थियो त अहिले अर्जेन्ट थियो कि तर छैन रहेछ म तपाईँलाई कल गर्दै गर्छु नि आयो भने मलाई पनि भनिदिइहाल्नुहोस न ल हुन्छ हुन्छ